अहिलेको युगमा योग सानो ठुलो सबै उमेरको व्याक्तिहरूको निम्ति एकदमै महत्त्वपूर्ण कुरो विषय हो है अब योगलाई के कारण चाहिँ मैले हबी बनाएँ भन्दाफेरि चाहिँ अब नानीहरूको लालन पालन गर्दा परिवारको से ख्याल राख्दा आफ्नो शरीर अलिक मोटापा भएर गएको थियो अनि त्यस समय अलिकिति सिँढीतिर हिँड्दा घुँडा दुख्ने समस्या हुन्थ्यो र त्यो घुँडा दुख्ने समस्याले गर्दाफेरि चाहिँ मैले योग गर्न सुरु गरेँ योग गर्दा मेरो केही मात्रामा ओजन पनि घटाउन सक्यो है त्यसले गर्दा मलाई अहिले त्यस्तो प्रकारको घुँडा दुख्ने हात खुट्टा दुख्ने कुनै प्रकारको ग्यास हुने बिमारी मलाई हुँदैन अनि मेरो ओजन पनि एकदमै ठिक छ बिहान बिहान म जसरी भए पनि आफ्नो निम्ति आधा घन्टा समय निकालेर योग गर्ने गर्छु र अब यसमा प्रेरित गर्ने चाहिँ मेरै घरको परिवार भनौँ है मेरो नानीहरू मेरो पति उहाँहरूले चाहिँ अब तिमीले योग गर्यो भने चाहिँ तपाईँले योग गर्यो भने तपाईँको शरीरको निम्ति राम्रो हुन्छ दिनभरि त सबैलाई समय दिइन्छ तर आफ्नो निम्ति चाहिँ बिहान आधा घन्टाको समय निकालेर योग गर्ने गर्नुहोस् भन्दाखेरि मैले टिभीतिर पनि बाबा रामदेवजीको प्रोग्रामहरू योगको प्रोग्रामहरू हेर्थेँ र प्रेरणा त्यहाँबाट पनि मलाई प्राप्त भयो साथै परिवारबाट पनि मैले प्रेरणा प्राप्त गरेँ अनि यसरी योग गर्दा चाहिँ मलाई बहुतै राम्रो भएर गएको छ